बुढेसकाल लागिसकेपछि चाहिँ मान्छेहरूको दृष्टि एकदम घटेर जान्छ होइन त्यो बेला चाहिँ उनीहरूले धेरै कुराको सामना गर्नुपर्छ झन् जो मान्छेले चाहिँ जन्मदेखिको दृष्टिविहीन हुन्छ उनीहरूलाई झन् उनीहरूलाई चाहिँ कति उनीहरूले कति मतलब ट्रबल्सहरू फेस गर्नुपर्छ होला होइन अनि तर अहिले चाहिँ टेक्नोलोजीले चाहिँ उनीहरूको अपलिफ्टमेन्टको लागि धेरै धेरै धेरै काम गरेको छ धेरै मद्दत पनि गरेको छ उनीहरूको थुप्रो एप्सहरू छ जसले चाहिँ अब हेल्प गर्छ क्या त्यस्तो मान्छेहरूलाई चाहिँ अनि एक्जाम्पलको लागि चाहिँ एउटा एप छ जुन चाहिँ चाहिँ बि माई आइज भन्ने एउटा एप छ र त्यो एपको फाउन्डर पनि एउटा दृष्टिविहीन मान्छे नै हो उसलाई चाहिँ कसरी यो एप बनाउने इन्सपिरेसन आयो भन्दाखेरि चाहिँ उ जस्तै उसको साथीहरू पनि ब्लाइन्ड होइन अन्त उनीहरूले उनीहरू यसरी गफ गर्दाखेरि चाहिँ तँ चाहिँ डेली बेसिसमा चाहिँ तँ कसरी चाहिँ सर्भाइभ गर्छस् भनेर सोध्दाखेरि चाहिँ म चाहिँ मेरो फेमिलीलाई भिडियो कल गरेर यस्तो यस्तो देखाउँछु अन्त उनीहरूले मलाई गाइड गर्छ अन्त त्यसरी नै म चल्छु मेरो लाइफ त्यसरी नै चलिरहेको छ भनेर चाहिँ उसको साथीहरूबाट जब उसले सुन्छ त्यतिबेला चाहिँ उसको माइन्डमा आउँछ क्या यदि मैले यस्तो एप बनाए जस्ले चाहिँ होइन यसरी नै हेल्प गर्छ तर यस्तो हो नि त फेमिलीहरू त अब फेमिलीमा कतिजना पो हुन्छ र हेइन सधैँभरी त फ्री हुन सक्दैन नि त जस जसलाई मद्दत चाहिएको छ उसको लागि त फेमिली त सधैँ भरी फ्री हुन सक्दैन नि त त्यही भएर चाहिँ त्यो फाउन्डरले चाहिँ यो एपको फाउन्डरले चाहिँ यस्तो एप बनायो जसले चाहिँ जसलाई इच्छा छ नि हेल्प गर्ने भोलिन्टियर्सहरू उनीहरूलाई कनेक्ट गर्छ क्या जसलाई हेल्प चाहिएको छ जसले हेल्प गर्न इच्छा छ होइन उनीहरूलाई चाहिँ कनेक्ट गर्छ यो बि माई आइजले चाहिँ अनि यदि म सपोज म एउटा ब्लाइन्ड पर्सन भए मलाई एक्सपाइरेसन डेट हेर्नु छ कुनै पनि दवाईको तर अब म त सक्दिनँ हेर्न अन्त म बि माई आइज एप खोल्छु अनि कल लगाउँछु र मेरो लेङ्गुवेजसँग र मेरो टाइम जोनसँग जो पनि म्याच गर्छ त्यो भेलेन्टियर्सहरूमा त्यो भोलिन्टियर्सलाई चाहिँ कल जान्छ र यदि एउटाले उठाएन भने अर्कोलाई कल जान्छ अर्कोले उठाएन भने अर्कोलाई जान्छ त्यसरी नै उनीहरूले कल उठाएर चाहिँ भोलिन्टियर गर्न सक्छ क्या अनि मलाई भन्न सक्छ त्यो एक्सपाइरेसन डेट चाहिँ यस्तो यस्तो छ या फिर यसको कलर यस्तो छ या फिर आज दिन मौसमहरू कस्तो छ त्यो उनीहरूले हामीलाई चाहिँ डिस्क्राइब सक्छ त्यसरी नै हो त्यही भएर टेक्नोलोजीले चाहिँ एकदम ठुलो काम गरेको छ ठुलो ठुलो भूमिका निभाएको छ क्या दृष्टिविहीनहरूको लागि चाहिँ